ए कति भाडा यहाँसम्म आएको ए आम्मै हो त्यत्रो ए अस्ति त पाँच सौ रुपियाँ मात्रै थियो त अहिले चाहिँ किन यत्रो बढेको मेरोमा त अहिले दुई हजारको नोट छ तपाईँकोमा चेन्ज छ दुई हजारको छ कि अन्त नि खुजरा बोक्दैन आजकल सबैजना अनलाइन पे गर्छ हो त्यही भएर अन्त मेरोमा खुजरै छैन हौ तपाईँकोमा खुजरा छ गाडी भाडा पनि पुरा बढिहालेछ है अहिले त ए हुन्छ चेन्ज छ भने दिनुहोस् न मलाई ल मेरोमा त अहिले चेन्जै छैन दुई हजारको नोट मात्रै छ